मलाई मन पर्ने पुस्तकहरूमा चाहिँ शिव खेरको यू क्यान विन हो अनि नेपालीमा चाहिँ मलाई मन पर्ने कर्णाली ब्लुज सल्लिपी खबुज हो भने चलचित्रहरूमा चाहिँ मलाई मन परेको चलचित्रहरू थ्री इडियटस् बागवान् मसान जस्ता चलचित्रहरू मलाई धेरै मन पर्छ र पुस्तकहरूमा चाहिँ किन मलाई त्यो मन पर्छ भने यसमा चाहिँ एउटा छोराले बाबुको बाबुको आँखाबाट एउटा संसारलाई देखेको छ भने यो थ्री इडियट्स मुभीहरूमा चाहिँ एउटा लाइफको उद्देश्य करियर फ्रेन्डसिप त्यो सबै पाटहरूलाई लाइफको एउटा पाटोहरूलाई चाहिँ सिनेमाको माध्यमबाट धेरै मजाले देखाएको छ